मैले चाहिँ म सात वर्षको हुँदादेखिकै अब खानाहरू चाहिँ पकाउन थालेको होइन अन्त सबैभन्दा पहिला चाहिँ अब भातहरू त मजाले पकाउँथेँ भातसब्जीहरू त राम्रोसँगले पकाउँथेँ अन्त सबैभन्दा फर्स्टमा चाहिँ रोटी पोलेको रोटी पोलेको थिएँ मैले चाहिँ अनि रोटी चाहिँ अब निनीहरू फुपूहरू हुनुहुन्थ्यो अनि खेताला जानुभएको थियो अनि उहाँहरू चाहिँ एघार बजी आउँदैछ त्यही पनि आएर विचराहरू खाना पकाउनुपर्ने जहिले पनि आएर अब गलेर हत्तु भएको बेलामा आएर खाना पकाएर दिनुपर्ने अनि मैले चाहिँ एक दिन सोचेँ कि म चाहिँ आज खाना बनाइदिई राख्छु त्यो पनि रोटी घरमा चामल थिएन हो रोटी आँटा थियो रोटी बनाइदिन्छु भनेर मुछ्न चाहिँ मुछेँ अब मैले जसरीतसरी पनि मुछेँ अनि मुछेर त्यहाँदेखिको बेल्नु थालेँ अनि बेलेर तपाईँको जब आगो फुकेर रोटी बनाएँ रोटी बनाउँदाखेरि चाहिँ रोटी त एकपट्टि कता एकपट्टि कता चुचो र बाङ्गो र पनि पोले त्यत्तिकै दुईपल्ट तिनपल्ट चाहिँ त्यो पोलेर चाहिँ ड डल्लै डढेर चाहिँ त्यहाँदेखिको डल्लो पारेर कुनामा खाँदेँ आइपुग्दा आ आलुको सब्जी आलु मसिनो काटेर त्यो चरचरे आलु चरचरी बनाउँदैखेरि आलु काँचो काँचै एकपट्टि आलु काँचो काँचै त्यहाँदेखिको रोटी पोलेर काँचो काँचै रोटी थाक पारेर अब त्यो यत्ति मान्छेले यत्ति रोटी खान्छ भन्ने पनि अन्दाज नभएको यत्ति त्यो रोटी पोलेर थाक पारेर त्यो मैले चाहिँ अब आउँदाखेरि चाहिँ बा अब उहाँहरू चाहिँ आउँदाखेरि चाहिँ अब खान पाओस् गलेको बेलामा चाहिँ पकाएर खानु नपरोस् भन्ने चाहिँ अब मेरो चाहिँ सोचले त्यसरी पकाएको थिएँ के त्यत्ति बेला चाहिँ त्यो